हामी नेपाली भएकोले गर्दाखेरि हामी स्कुलमा पढ्दा पनि भानु जयन्ती या त हाम्रो कुनै पनि सांस्कृतिक कार्यक्रम नाच्ने गरिन्थ्यो त्यसैले हाम्रो नृत्य चाहिँ केमा जोडिएको छ भने हामी हामी हाम्रो सामाजिक नृत्य हाम्रो मारुनी लोक नृत्य मारुनीमा हामी रमाउने गर्छौँ अनि स्कुलमा पनि हामी मारुनीमा नाच्ने गर्छौँ अनि साथै अहिले अलिकति व्यस्तता भएकोले गर्दाखेरि र पनि फेरि भर्खरै पनि हामी मारुनीको डान्समा रमाउने गरेको थियौँ हाम्रो चाडपर्वमा हामी कोही कोही बेला मारुनीमा नाच्ने गर्छौँ